अँ सुन्दैछु

ए चियापत्ती त यहाँ राम्रो पाउँछ नि अब तीतिन किसिमको हुन्छ यहाँ चाहिँ चियापत्ती फर्स्ट त स्टार्टिङमा फर्स्ट कलम काटेर निस्किन्छ त्यो चियापत्ती त्यो टिपेको चियापत्ती अर्कै मिठो हुन्छ त्यो चाहिँ त्यो चाहिँ त्यलाई चाहिँ भन्छ ग्रिन टी भन्छ त्यो चाहिँ मिठो मगमगमग गनाउँछ ग्रिन टी चिया भन्छ त्यहीलाई चाहिँ अन्त अनि अर्को यो स्टाफ चियापत्ती पाउँछ त्यो पनि मिठो हुन्छ त्यो मसिनो दाना दानावाला हुन्छ अन्त त्यो अझै एउटा चाहिँ लेबर टी भन्छ त्यो चाहिँ अब हामी जस्तो हामी बगानको मान्छे हो त त्यस्तो लेबर टी चिया खान्छौँ ठुलो ठुलो मान्छेले स्टाफ टी खान्छ कसैले ग्रिन टी माल भन्छ त्यो ग्रिन टी चियापत्ती भन्छ त्यो चाहिँ मगमगमग गनाउँछ अलिकति हाल्यो भने पनि मिठो हुन्छ त्यो चाहिँ अँ चियापत्ती त पाउँछ र अहिलेको चाहिँ त्यति मिठो हुँदैन किन अहिले यो विनटरको सिजनमा त्यति मिठो हुँदैन यो ठन्डा महिनामा चाहिँ किन अहिले सबै यो कलम कलम पनि काटेको हुन्छ गाछहरू पनि मरेको हुन्छ र अहिले त्यति राम्रो पाउँदैन चियापत्ती जतिखेर यो मार्च अप्रेल मई जुनमा चाहिँ राम्रो पाउँछ त्यतिखेर चाहिँ त्यो पुरानो गाछबाट पनि पत्ति पुरा चुरा दिन्छ त्यो चुरा चाहिँ फर्स्ट पत्तीको मिठो मगमगमग गनाउने चियापत्ति पाउँछ अनि जुन जुलाईको चियापत्ती चाहिँ अर्कै हुन्छ त्यसको सेन्ट अर्कै हुन्छ र अहिले यो हामीले खाने गरेको चाहिँ राम्रो हुँदैन यसमा चाहिँ सेन्ट पनि आउँदैन त्यो चाहिँ मिठो हुँदैन किन्नु जाँदा अब स्टाफ टी पर्छ तिन सय रुपियाँ किलो पर्छ लेबर टी पर्छ सत्तर रुपियाँ केजिको दुई सय रुपियाँ पर्छ अनि त्यो ग्रिन टी भन्छ त्यसको त दाम बेसी छ यस्तै चार पाँच सय रुपियाँ होला अहिले त्यो ग्रिन टी मा चियापत्ती पाउँदैन अहिले अहिले त ऊ यो छैन सिजन छैन हिउँदोतिर अक्टोबर अगस्त अक्टोबर नोभेम्बरमा चाहिँ पाउँछ त्यस्तो चियापत्ती चाहिँ ल ल ल हुन्छ